हाम्रो घरमा मात्रै टोइलेट होइन हाम्रो सबै गाउँ घरमा छ टोइलेटहरू अनि ज जसकोमा टोइलेटहरू छैन गभर्मेन्टबाट प्रोभाइड गरिदिनुभएको छ अन्त टोइलेटहरू अब छैन भने चाहिँ हामीलाई बाहिर गर्नुहरू पुरा अप्ठ्यारो हुन्छ अन्त त्यहाँ मैला पनि हुन्छ अन्त सबैजनालाई त्यहाँ प्रब्लम फेस गर्नु पर्छ गनाउँछ सम्थिङ अब स हुन्छ अन्तखेरि चाहिँ हामीलाई चाहिँ टोइलेट चाहिँ हुनु सख्त जरुरत छ किनभने अब कोही केही अब त्यो टोइलेट गर्ने गरेर बाहिरतिर गरेर बिमारीहरू हुन्छ अन्त टोइलेट चाहिँ हुनु हाम्रोमा सख्त जरुरत हुन्छ